हाम्रो भाषामा विशेष अधिवन शब्द अनुकारक शब्द र छोटो शब्द छोटो शब्द छन् ध्वनिवन शब्दमा चाहिँ न दुईवटा छ न मर्दे न दन्त्य स मर्दे ष दन्त्य स छ र अनुकारक शब्दमा चाहिँ फुत्त निस्किनु भन्छन् होइन अनि छोटो शहरू छोटो शब्दमा चाहिँ गइरहेका गइरहेका छौँ र गइरहे छौँ भन्छ अनुमति आइ आइपुग्नु कता गएको आइपुग्यो कता गएको हेर्नु बस्नु र थ्याच्च बस्नु